म चाहिँ सानोमा चाहिँ सानु हुँदा कति वर्षको थिएँ हौ म त्यतिखेर बाह्र होइन होइन चौध वर्षको हुँदा चाहिँ म दार्जिलिङ गएको थिएँ फर्स्ट टाइम त्यो पनि होइन मेरो चाहिँ वहाँ छेमा घर थियो छ होइन अनि चाहिँ त्यतिखेर चाहिँ बहिनीको बर्थडे थियो त्यो पनि त्यतिखेर गएको थिएँ होइन अनि त्यसरी नै अनि चाहिँ अनि हामीहरू गयो त्यो दिन होइन अनि त्यो चाहिँ कहिले चाहिँ गएको थियो भने नि कुन चाहिँ पो इयर थियो हौ दुई हजार फोर्टिन कि कति थियो होइन होइन फिप्टिन थियो कि अनि त्यतिखेर चाहिँ गएको थिए र त्यतिखेर चाहिँ यस्तो अब बहिनीको बर्थडे थियो होइन त्यहाँनिर त्यतिकै हामी चाहिँ म अनि मेरो होल फेमेली होइन त्यहाँदेखि अन्त मेरो आमाको दिदीको पनि फेमेली गएको थियो होइन फेमेली होइन अनि हामी चाहिँ सबैजना गयो त्यो दिन अनि त्यो दिन चाहिँ फर्स्ट टाइम गएको थिएँ अनि अर्कै नै खुसी थियो होइन त्यतिखेर दार्जिलिङ अब दार्जिलिङ जाँदा चाहिँ अब मेरो अब मेरो क्लासमा चाहिँ कोही गएको थिएन होइन अनि म मात्रै गएको थिएँ अनि मलाई चाहिँ साह्रै खुस मतलब अब साह्रै नै खुसी थिएँ कि म अब त्यहाँदेखि त्यतिखेर चाहिँ अनि जुन दिन गयौँ हामी त्यहाँदेखि अन्त त्यतिखेर अनि त्यो दिन चाहिँ अब मज्जा आयो अब सबैलाई भेट्यौँ हाम्रो फेमेली सबैजना होइन मिलजुल भयो अनि साह्रै मज्जा आयो अनि त्यहाँदेखि चाहिँ भोलिपल्ट चाहिँ बहिनीको बर्थडे थियो होइन अनि बहिनीको बर्थडे थियो त्यहाँदेखि त्यो दिन चाहिँ हामी घुम्नु गयो त्यो दिन चाहिँ हामी घुम्नु गयौँ अनि त्यो दिन चाहिँ हामी चौरास्ता त्यहाँदेखि चौरास्ता घुम्नु गयो होइन त्यहाँदेखि अन्त त्यो टाइम चाहिँ अब मैं हुँ ना पिक्चरको मतलब जहाँ सुट भएको थियो होइन स्कुल त्यो स्कुल पनि देखेँ होइन अब खत्रा खत्रा लाग्यो अब दामी थियो अनि चाहिँ त्यसरी हामी चौरास्ताहरू घुम्नु गयो चौरास्ता घुमेर त्यहाँदेखि साह्रै मज्जा आयो त्यहाँदेखि अब कस्तो दामी क्या अब त्यो जग्गा फर्स्ट टाइम गएको झन मज्जा आयो त्यहाँदेखि अन्त त्यतिखेर हामीले के के खायो हो त्यहाँदेखि झन फेमेली फेमेलीसँग साह्रै मज्जा आउँदैथियो हो त्यहाँदेखि अन्त त्यहाँदेखि चाहिँ उयसमा चाहिँ फर्स्ट टाइम घोडा उयसमा हर्स राइड पनि गरेँ होइन घोडामा बसेर अनि त्यतिखेर मलाई मज्जा आयो त्यहाँदेखि त फेरि अनि त्यो दिन चाहिँ अनि हामी घुम्यो होइन मज्जा गऱ्यो रेस्टुरेन्टमा पसेर खानाहरू खायो होइन त्यहाँदेखि आइसक्रिमहरू खायो तर फेरि मलाई चाहिँ यो हो कि म अब यस्तो हिल साइडतिर गयो भने चाहिँ होइन बिमार भइहाल्छु हो अनि त्यस्तो अब मज्जाले नै इन्जोइ गर्नै सक्दिनँ हो अनि चाहिँ अनि चाहिँ त्यहाँदेखि म चाहिँ त्यहाँदेखि बिमार भएर त्यहाँदेखि फेरि अनि त्यो दिन आयो अनि त्यतिखेर बहिनीको बर्थडे सेलिब्रेट गऱ्यो होइन सेलिब्रेट गरेर के के खायौँ नाच्यौँ होइन त्यहाँदेखि अन्त त्यस्तै भयो त्यहाँदेखि त्यहाँदेखि फेरि अनि अर्को दिन चाहिँ फेरि हामी जू घुम्नु गयो हो त्यहाँदेखि जू घुम्नु गयो त्यहाँदेखि अनि कस्तो कस्तो अब थरि थरिको अब एनिमल्सहरू देख्यो जो चाहिँ अब हामीले टिभीमा मात्रै देखेको थियो होइन अन्त त्यसले न्यू एक्सपिरयन्सेस भयो अनुभव भयो डरै लाग्दो लाग्दो उयेसहरू थियो होइन त्यहाँदेखि थियो त्यहाँदेखि फेरि त्यहाँदेखि अब त्यो हेर्दा हेर्दै जाँदा जाँदा अब त्यसको साइन्टिफिक नामहरू थियो त्यस्तोहरू हल्का अब उयसहरू पनि पायो होइन ज्ञानहरू पनि त्यसरी शिक्षाहरूमै अब त्यो पढ्दै जाँदै अब फिड फोटोहरू खिच्यौँ होइन त्यहाँदेखि त्यहाँ त्यहाँदेखि फेरि त्यतिकै जाँदा जाँदा त्यहाँदेखि फेरि तेन्जिङ नोर्गेको म्युजियम पनि पस्यौँ होइन त्यसमा पनि तेन्जिङ नोर्गेले के के लगाउँदो रहेछ त्यस्तोहरू अब हेऱ्यौँ होइन हिलमा चड् मतलब पहाडमा चढ्दा चाहिँ के के लगाएको रहेछ त्यो सबै अब त्यो हेऱ्यौँ त्यहाँदेखि त्यो पनि दामी लाग्यो हो त्यहाँदेखि फेरि त्यहाँ घुम्यौँ घुम्यौँ होइन घुमेँ त्यहाँदेखि घुमेर फेरि हामीहरू त्यहाँदेखि आयो होइन फेरि घर आयो त्यतिखेर मज्जा लाग्यो हो त्यहाँदेखि आयो आएर फेरि फेरि हामी अर्को दिन चाहिँ नाइटिङ्गल पार्क गयो हो त्यहाँदेखि त्यहाँ पनि कस्तो राम्रो क्या अब फुल मतलब सबै कति दामी त्यहाँनिर त मन्दिर र उयस रहेछ शिवजीको इस्टेच्यु रहेछ हो अनि त्यसपछि सायद हामी त्यो त्यहाँदेखि चाहिँ साह्रै राम्रो होइन त्यहाँदेखि अन्त अब त्यस्तो देख्दा चाहिँ अब फर्स्ट टाइम आक् फर्स्ट टाइम गएको थिएँ अब साह्रै राम्रो थियो त्यो चाहिँ त्यतिखेर चाहिँ एक्सपिरियन्स चाहिँ होइन त्यहाँदेखि अन्त चाहे म बिमार भए पनि साह्रै राम्रो थियो अनि पुरा मज्जा आयो हो अनि त्यसरी नै भन्नु हो भने चाहिँ म चाहिँ त्यहाँदेखि फेरि त्यतिकै हामी त्यो दिन चाहिँ अनि अर्को दिन चाहिँ हामी दार्जिलिङ मतलब दार्जिलिङबाट चाहिँ फेरि वहाँ आयो त्यहाँदेखि अन्त दार्जिलिङबाट तराई झर्दा चाहिँ मेरो बाजेको घर चाहिँ खरसाङ थियो कि त्यहाँदेखि खरसाङमा गयो होइन खरसाङ पुगे त्यहाँदेखि अन्त त्यहाँ गएर चाहिँ बाजेलाई बाजेहरूकोमा गयो भेट्यो अनि बाजेहरूको घरहरू हेऱ्यो त्यहाँदेखि अन्त बाजेले पढाउने स्कुलहरू हेऱ्यो त्यहाँदेखि त्यहाँ पनि मज्जा आयो दादाहरू हुनुहुन्थ्यो होइन त्यहाँदेखि अन्त बस्यो खै के खायो होइन त्यहाँदेखि अन्त खेल्यो पनि त्यहाँदेखि फेरि त्यो भइसकेर त्यहाँदेखि फेरि हामीलाई घर आउँदाखेरि चाहिँ उयो घर आउँदाखेरि चाहिँ बाजेले चाहिँ सुन्ताला किनिदिनु भएको थियो होइन त्यो खाएर चाहिँ मैले चाहिँ कस्तो भएको क्या अब त्यतिखेर त्यो खायो त्यहाँदेखि अन्त के के मज्जा आयो होइन त्यहाँदेखि त्यहाँदेखि चाहिँ फेमिली फेमेली भेटेर चाहिँ स्तो म फेमेली फेमेली छ मतलब सबैजना साथमा छ भने चाहिँ यस्तो राम्रो हुँदो रहेछ भन्ने चाहिँ तेत्तिखेर अब क्या यस्तो एउटा मेमोरी हिसाबले राम्रो मज्जा गरेकोहरू होइन सब चिज राम्रो भएको होइन अनि चाहिँ कस्तो मज्जा आएको थियो त्यतिखेर फेरि त्यो टाइमहरू चाहिँ फेरि वापस आउनु नि भनेर चाहिँ लाग्छ कि तर अब अलिक ठुलो भएपछि त्यस्तै हुँदो रहेछ अब त्यस्तो टाइमहरू आउँदैन अब आफू पनि ठुलो भएपछि आफ्नो करियरपट्टि ध्यान दिनु पर्दो रहेछ अब अलिक बिजी नै हुन्छ त्यसले गर्दा अनि फेरि अनि त्यसरी नै फेरि तर हामी फेरि फेरि पछाडी होइन फेरि हामी फेमेली फेमेली नै फेरि वहाँ पनि गएको थियौँ नेपाल पनि गयो होइन नेपालमा पनि बोजु मेरो मुमा हुनुहुन्थ्यो त्यहाँ अन्त त्यहाँ पनि घुम्यौँ कस्तो राम्रो जग्गाहरू गयौँ त्यतिखेर पनि हामीहरू त्यतिखेर हामी मन्दिरहरू गयौँ होइन मन्दिरहरू प्रायः मन्दिरहरू गएर घुम्यौँ बुद्ध मतलब उता के थियो हौ नामै बिर्सेँ हो त्यहाँदेखि त त्यस्तोतिर गयो पूजाहरू गऱ्यो होइन त्यहाँदेखि त अर्कै अब त्यहाँ पनि नेपाल जाँदा नि हरियाली नै कस्तो राम्रो क्या त्यहाँदेखि अन्त त्यहाँ गएर हामी मज्जा गऱ्यो पार्कहरू गयौँ हो अनि जूहरू पनि गयो त्यतिखेर चाहिँ एउटा नानीलाई चाहिँ नि बाँदरले यस्तो तान्देको हो त्यहाँ कपाल तान्देर कस्तो रुको त्यो नानी अनि त्यो पनि याद आउँछ त्यो पनि अन्त त पुरा उयो लाग्छ क्याउ त्यहाँदेखि अन्त मज्जा आएको थियो त्यो समय आफ्नो फेमेली फेमेली अब फेरि त्यस्तो जानु पाउँ भनेर चाहिँ अब मन लाग्छ हो आशा छ जानु पावोस् भनेर अनि चाहिँ त्यस्तै अनि अरू चाहिँ के मेमोरिजहरू छ भने चाहिँ बस अब यति नै यति नै छ अब त्यस्तो मेमोरिजहरू अब पुरा उयो लाग्छ हो त्यही र मेरो बाल्यकालको चाहिँ यति नै स्मृतिहरू छन्